नेपाली भाषा मातृभाषा भएको कारण मलाई अति मन पर्छ यो भाषा बोल्नमा सहज अनि सबैले बुझ्न सक्ने विशेष गरी हाम्रो पहाडी भेकमा नेपाली भाषा नै प्रमुख भाषा हो किनभने यहाँका हरेक अरू जातिहरूले पनि यहाँनिर बसोबास गर्ने अरू जातिहरूले पनि नेपाली सहज पाराले बोल्न अनि बुझ्न सक्छन् त्यसैले नेपाली भाषा नै प्रमुख मानिन्छ पहाडको निम्ति अनि भारत देशको बिभिन्न राज्यहरूमा पनि नेपाली भाषीहरू छन् बसोबास गर्छन् जहाँनिर उनीहरू नेपाली भाषा नै प्रयोग गर्छन् उनीहरूको कर्म क्षेत्रमा अरू ठाउँ उनीहरूले अरू भाषा नै प्रयोग गरेता पनि उनीहरूले बास बसेको ठउँहरूमा नेपाली भाषा नै प्रयोग गर्छन् र विशेष गरी नेपाली भाषा देशको संविधानमा मान्यता पाइसकेको भाषा भएको कारणले जुनै राज्यमा गएर पनि प्रयोग गर्नलाई जायज हुन्छ र जहाँ पनि हामी नेपाली भाषा बोल्न सक्छौँ र प्रयोग गर्न सक्छौँ र विशेष गरी दार्जिलिङ पहाडमा मात्र नभएर अरू ठाउँहरूमा अरू राज्यहरूमा पनि धेरै नेपाली भाषीहरू त्यहाँनिर बसेको कारणले गर्दाखेरि नेपाली भाषा नै प्र प्रयोग गर्ने अरू राज्यहरू पनि छन् भारतमा मात्र नभएर संसारको अरू देशको देशहरूमा पनि नेपाली भाषीहरू धेरै छन् जुन देशहरूमा उनीहरू सेटल भएर बसेको छ त्यहाँनिर उनीहरूले वहाँका नागरिकता पाएता पनि उनीहरूले आफ्नो पडोसीमा उनीहरूले आफ्नै नेपाली भाषा नै प्रयोग गर्छन् र प्रयोग गर्न सकिराखेका छन् त्यसैले नेपाली भाषा हाम्रो लागि मात्र नभएर अरूको लागि पनि सहज र एकदमै बोल्नमा सहज अनि लेख्न पढ्नमा पनि सहज भाषा हो यसैले नेपाली भाषा एक त आफ्नो मातृ भाषा भएको कारणले गर्दाखेरि मेरो ओपिनियनमा मलाई चाहिँ नेपाली भाषा नै अति सहज र उत्तम लाग्छ